हाम्रो भारत ठुलो देश हो अनि ठुलो देश भएकोले गर्दाखेरि धेरैजना मानिसहरू बस्छन् अनि भारतका मानिसहरूले आफ्नो आफ्नो आफ्नुोविभिन्न प्रकारका संस्कृति परम्पराहरू पालन गर्छन् यी मानिसहरूको आफ्नो आफ्नो कल्चर भएकोले गर्दाखेरि यी मानिसहरू आफ्नै आफ्नो तरिका आफ्नो संस्कृतिलाई पाल संस्कृतिलाई पालन गर्नुको लागि आफ्ना आफ्ना तरिका हुन्छ अनि भारतमा मानिसहरूले अब विभिन्न प्रकारको कल्चर पालन गर्नेको कारणले गर्दाखेरि बाहिरको देशहरूमा धेरै फ फरक पर्छ र धेरै भिन्दा छ भारतमा एउटै संस्कृत नभएकोले गर्दाखेरि मानिसहरू आफ्नो आफ्नो संस्कृत पालन गर्छन् जस्ता कि बाहिर देशमा हेऱ्यौँ भने मानिसहरूले एकै संस्कृत फलो गर्छन् बाहिर देशमा पनि विभिन्न हुन्छन् तर भारतमा हेऱ्यो भने ज्यादै मानिस भ मानिसहरू भएकोले गर्दाखेरि र ज्यादै कल्चरहरू भएकोले गर्दाखेरि भारतमा धेरै धेरै विभिन्न प्रकारका कलचरहरू पनि पाइन्छन्